मैले के भन्छ पिज्जा मगाएको थिएँ मार्गरिटा पिज्जा सुइगीबाट तर मैले बाह्र बजी मगाएको एटलिस्ट साढे बाह्र बजीभित्रमा आइपुग्छ भनेर मैले आशा गरेको थिएँ तर साढे बाह्रमा आएन बाह्र पैँतालिसमा आयो लगभग पन्ध्र मिनटै ढिलो भयो अनि त्यही भएर मेरो त्यो पिज्जामा जुन चाहिँ मार्गरिटा चिज लाइक मार्गरिटा चिज मगाएको थिएँ तर त्यो चिज एकदमै लाइक खाने कन्डिसनमा आइपुगेन अन्त मैले यत्रो बेसी जिएसटी सबै तिरेर पनि खाना मैले भनेको अनुसारले आएन त्यही भएर तपाईँहरूले नेक्स्ट टाइम चाहिँ अलिकति ध्यानमा राखेर अर्डर टाइममै ल्याइपुर्याउने एकदमै कोसिस गर्नुहोला